मैले धेरै वर्षअगाडि मेरो बाबा चाहिँ आर्मीको भएको कारणले गर्दाखेरि एउटा आर्मी क्यान्टिनबाट एउटा आर्मीको जुत्ता किनेर ल्याएको थिएँ है त्यो चाहिँ एकदम मनपऱ्यो मलाई अरू जुत्ताहरूभन्दा किनभने त्यो चाहिँ एकदमै तपाईँको लङ्ग लास्टिङ पनि हुँदोरहेछ होइन त्यसको चमडाहरू चाहिँ एकदमै मजबुत अनि तपाईँ चाहिँ त्यो चाहिँ लङ्ग लास्टिङ भएको कारणले गर्दा चाहिँ मलाई एउटा त्यो आर्मीको जुत्ता चाहिँ धेरै नै मनपऱ्यो त्यसको क्वालिटी नै भिन्दै हुन्छ र लास्टिङ पनि त्यसको राम्रो हुन्छ है एकदमै राम्रो लाग्यो त्यो चाहिँ मलाई